हेलो हजुर हजुर यसमा चाहिँ अब कालेबुङ जिल्लाको विकासमा चाहिँ एनजिओको भुमिका चाहिँ अब महत्त्वपूर्णै रहेको छ अनि कति पनि जति पनि यो खान नपाएका लुला लङ्गडा यस्तोहरूलाई चाहिँ अब एनजिओले धेरै सहयोग गरिरहेको छ अनि बाल हिंसा भयो यस्तो कामहरूमा चाहिँ अब एनजिओले चाहिँ धेरै खटेर अहिलेसम्म चाहिँ काम गरिरहेको छ भाइ मैले चलाउँदै गरेको एनजिओको नाम चाहिँ हो हु केयर

अहिलेसम्म चाहिँ हाम्रो ग्रुपमा अहिले बढेर चाहिँ अहिले पचास साठीजना जति मेम्बर चाहिँ भइसकेको छ हजुर हुन्छ धन्यवाद अब हामीले भखर्र भखर्रै खोलेको र पनि अब हामीले सके जति काम त गर्दैछौँ तपाईँलाई पनि धेरै धेरै धन्यवाद हुन्छ